यहाँ त्यस्तो कोही जात छुट्टाइएको छैन माछा मार्नलाई तर पनि मेचे जाति र आदिवासीहरूले माछा मार्छन् र यहाँनिर यिनीहरूले बर्खा मौसममा माछाहरू नदीमा गएर मार्छन् र खेतीबारीमा पनि माछाहरू जग्गा जग्गामा पानी जमेको ठाउँमा माछाहरू मार्छन्